मलाई चाहिँ घुम्न मन लागेको ठाउँहरू चाहिँ नेपालको काठमाडौँ पोखरा मुस्ताङ र सिक्किमको यो नथुलाहरू हो है र मलाई नेपाल चाहिँ किन जान मन लागेको हो भन्दामा चाहिँ हाम्रो पुर्खा नै हाम्रा पुर्खाहरू नै नेपाली नै भएको कारणले गर्दा है नेपालबाट आएको कारणले गर्दा र जुन प्रकारको हाम्रो एउटा जातिहरू नेपालमा बसोबास गर्छन् है र त्यही प्रकारले त्यही प्रकारको त्यो बसोबासहरू गरेकोहरू हेर्नु हेर्नु जानु र मलाई पाहाडहरू एकदमै मनपर्छ जुन प्रकारको नेपालमा नेपालको सगरमाथा है जुन प्रकारको एउटा ठुलो माउन्टेन हो त्यो माउन्ट एउटा ठुलो माउन्टेन हो त्यो माउन्टेनमा गएर मलाई मलाई त्यो त्यो जग्गामा गएर मलाई त्यो सगरमाथाको सगरमाथाको सुन्दरताहरू हेर्नु मन छ र पोखराको लेकतिर है एकदम नौका नौकामा चढेर त्यहाँनिर नौका सवारीहरू गर्न मन छ र मुस्ताङमा गएर जुन प्रकारले त्यहाँनिर हाम्रो पुर्खाहरूले बनाएको घरहरू छ है पुरानो पुरानो घरहरू जुन प्रकारले त्यहाँ त्यहाँ त्यहाँको मा मानिसहरू बसोबास गर्छन् र जुन प्रकारको त्यहाँनिर एउटा प्राकृतिक सुन्दरताहरू छ है त्यो सुन्दरताहरू हेर्न मन छ मलाई र मलाई काठमाडौँ सहर पनि एकदमै हेर्न मन छ त्यहाँनिर हाम्रो पूर्व हाम्रो पूर्वजहरूले जसरी है त्यहाँनिर मन्दिरहरू एकदमै पुरानो पुरानो एकदम ऐतिहासिक मन्दिरहरू छ है त्यो मन्दिरहरू छ है त्यो मन्दिरहरू मलाई हेर्न मन छ र एकदमै त्यो ऐतिहासिक जग्गाहरू भएको हुनाले हाम्रो गोर्खाहरूको एकदमै गोर्खाहरूको गोर्खाहरूले बनाएको त्यो जग्गाहरू जस्तो कि धरहराहरू भयो त्यहाँनिर भएको त्यो मन्दिरहरू एकदमै के अरे शिवजी भगवानको मन्दिरहरू हेर्न मन छ है मलाई त्यहाँनिर गएर र मलाई सिक्किमको यो नथुला पनि हेर्न मन छ है नथुला छाङ्गुहरू हेर्न मन छ र मेरो एउटा ठुलो रहर चाहिँ एकदमै है फरेन कन्ट्री एकदमै मेरो ठुलो रहर हो म फरेन गएर है लन्डन ब्रिजहरू हेर्ने र त्यसको त्यो सुन्दरताहरू हेर्ने है अन्त देशभित्र भए पनि हाम्रो यो ताज महलहरू भयो रेड फोर्टहरू भयो हाम्रो मुगलको राजाहरूले बनाएको यो ठाउँहरू है एकदमै महत्त्वपूर्ण ठाउँहरू एकदमै राम्रो ठाउँहरू छ हाम्रो देशभित्र नै र त्यो ठाउँहरूको बारेमा खोज गर्नु मन छ मलाई मलाई त्यो ठाउँहरू हेर्नु मन छ त्यहाँ गएर डुल्नु डुल्नु मन छ त्यहाँको मान्छेहरू कसरी बस्छ उनीहरूको गुजाराहरू कसरी चल्दैछ है त्यो कुराहरूको बारेमा जानकारी लिनु मन छ र मलाई है मेरो वरिपरि भएको जग्गाहरू पनि सबै एकदमै खोज गर्नु मन छ मेरो वरिपरि भयो मैले नदेखेको मेरो वरिपरि भएको जग्गाहरू मैले नदेखेको जग्गाहरू है एकदमै घुम्नु मन छ र मलाई भन्नु पर्दा चाहिँ मलाई एकदमै वर्ल्ड टुरै गर्नु मन छ म एकदमै संसारै घुम्न चाहन्छु संसारमा भएको विभिन्न जातिहरू कसरी बसोबास गर्छन् र त्यहाँको कल्चरहरू मलाई सबै नै जान्नु मन छ है अन्त त्यो कुराहरू जुन कुराहरू मैले देखेको छुइनँ जुन कुराहरू हाम्रो यो गाउँलेहरूले देख्न सकेको छैन उनीहरूको उनीहरू जानु सक्दैन उनीहरूको क्षमतादेखिको बाहिरको कुराहरू छ है एकदम एउटा त्यो लाग्ने खर्चहरू खर्चहरू उनीहरूले गर्न सक्दैन त्यो खर्चहरू चाहिँ उनीहरू गयो जानु नसके तापनि म गएर चाहिँ त्यो ठाउँको बारेमा है यसो त्यो ठाउँहरूको बारेमा मैले खोजी तलासी गरेर कस्तो छ त्यहाँको कल्चरहरू कस्तो छ र त्यो ठाउँहरू हेर्दामा कस्तो देख्छ है त्यो कुराहरू चाहिँ मलाई त्यो मैले गरेको त्यो खोजी तलासीहरू त्यो कुराहरूको बारेमा मलाई मैले जानेर मलाई मेरो गाउँले भाइबहिनीहरूलाई है बुझाउन छ कि यस्तो छ त्यो ठाउँहरू है त्यो ठाउँहरूको बारेमा मलाई ज्ञान दिनु छ